प्रविधिले ट्राइबल उपयोगलाई धेरै नै मद्दत गरिरहेको छ र हामी कतै जान परेमा वा त्यो लोकेसन थाहा छैन त्यो म्याप त्यो लोकेसन थाहा छैन हामीलाई भने म्यापमा हेर्न पनि सक्छौँ अनलाइनमा हैन र अब ट्रेनको टिकटहरू पनि हामीले अहिले बुक गर्नुपर्छ र त्यो पनि एउटा सजिलो नै हो हैन यसमा अनलाइन पनि टिकट बुक गर्दा हुन्छ र कुनै होटेलतिर जानको लागि हामी बस्नुपर्यो भने त्यो त्यो होटेलमा बस्नको लागि टिकट पनि बुक गर्नुपर्छ हामीले त्यो टिकेटलाई पनि बुक गर्नुपर्छ र हामी केही गर्नपर्यो केही गर्नलाई पनि अब हामीले अहिलेको समयमा चाहिँ अहिले सिचुवेसनमा चाहिँ टिकेट बुक गर्न जरुरी नै छ र ट्रेनमा पनि कम्पल्सरी टिकेट बुक गर्नुपर्छ र होटेल बुक गर्न पनि टिकेट नै गर्नुपर्छ बसतिर पनि धेरै अब सरी लोकल बसमा चाहिँ त्यस्तो टिकटहरू हुँदैन र अब जस्तो टाढो टाढोको बसहरू हुन्छ र त्यसमा चाहिँ टिकट बुक गर्न आहिले कम्पलसरी नै छ हैन र यो एउटा अहिले नेचरल कुरा नै जस्तो हो हैन टिकट बुक चाहिँ हामीले गर्नु नै पर्छ र हामी कुनै ठाउँ जाँदाखेरि त्यो ठाउँलाई हामी अब हामी कुनै ठाउँ गयो अरे हैन त्यो ठाउँलाई हामीले थाहा छैन भनेपछि त्यो ठाउँमा हामीले लोकेसन अनलाइनमा हेर्दा पनि हुन्छ र अहिले अनलाइन भएर हामीलाई धेरै नै सुविधा भइरहेको छ अनलाइनले गर्दाखेरि अहिले अनलाइनले गर्दाखेरि धेरै नै सुविधा सबैलाई नै भइरहेको छ र कोही कोही मान्छे तर मोबाइल चलाउन सक्नु हुँदैन र अनलाइन अनलाइन सक्नु हुँदैन त्यसलाई पनि कसैले हेल्प गर् गरेर त्यस उसले पनि उसले पनि त्योभन्दा अघि बढाउन बढ्न सक्नुहुन्छ र अहिलेको अहिलेको सिचुवेसनमा हन्ड्रेड पर्सेन्टमा ट्वेन्टी पर्सेन्ट जस्तोले सक्नु हुँदैन र एट्टी पर्सेन्टले सक्नुहुन्छ यही कुरामा नै सबैजाना अब अनलाइन भनेपछि अहिले इम्पोर्टेन्ट हो अनलाइनमा सबैजाना नै सक्नुहुन्छ अनलाइन हैन बुकहरू टि टिकट बुक गर्नु सबैले सक्दैन हैन तर पनि आहिलेको गुगल हुन्छ हैन सबै कुराले नै हेल्प भइरहेको छ